हेलो हजुर तपाईँको तपाईँ ब्रोइलर दोकान ब्रोइलर दोकान हो ए मासुहरू सबै चाहिन्छ ए मेरो सानो काम थियो तपाईँकोमा मासु कसरी हो ब्रोइलरको आमामा त्यो अलिक महँगो भएन हो ए होइन साउन सकिएर पो होला है महँगो भएको त है ए अलिक मिलाउनुहोस् न अलिक धेरै चाहिन्छ हो मलाई बिस केजी जस्तो चाहिएको छ हो खोइ अब कहिले आइतबार सोमबारतिर चाहिएको ए हुन्छ हुन्छ अलिक तर कम गर्नुहोस् है दाम चाहिँ अब दुई सय रुपियाँ छ त यता कहाँ भन्नु घिसिङ गाउँ हौ घिसिङ गाउँ ए हुन्छ हुन्छ फतफते गोलाइदेखि अलिक तल जानुपर्छ घिसिङ गाउँ ए ल ल मेरो मिरा तामाङ

हजुर हुन्छ खोइ अब छातीपट्टिको होला हो ब्रोइलरको त अँ अँ हड्डी नभएको छातीपट्टि ल अलिक राम्रो राम्रो पिस गरिदिनुहोस् न हजुर अहिले चाहिँ त्यो अब केकहरू त्यहाँ केकको सामानहरू त छैन होला बर्थडेको लागि केकको सामान त छैन होला अब मलाई मासु ए हुन्छ हुन्छ अहिले त होम डेलिभरी पाइहाल्छ है भइइहाल्छ केक त अर्डर गऱ्यो भने आइहाल्छ नि त घरमै हुन्छ मासु चाहिँ राम्रो पिस गरिदिनुहोस् न ल राम्रो ए हुन्छ हुन्छ म एड्रेस पठाउँछु नि ल हुन्छ मिरा तामाङ हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ